मैले अब अस्ति प्यान्ट मगाएको थिएँ हो तर अब त्यो प्यान्ट चाहिँ यस्तो घिन लाग्दो क्वालिटीको आएछ मलाई चाहिँ अब मनै परेन त्यो प्यान्टको चाहिँ जो मैले अब न स्टाइल राम्रो छ त्यसको हो न क्वालिटी राम्रो छ जो मैले अब सोचेको थिएँ अब त्यसको स्टाइल मेन चाहिँ है अब मैले सोचेको थिएँ अब त्यो भनेको जस्तै स्टाइलै आएन रहेछ न त क्वा क्वालिटी राम्रो छ क्वालिटी पनि एकदम लास्ट खतमको आएछ हो मलाई चाहिँ अब त्यो प्यान्टको चाहिँ केही मन परेन अब हुन्छ नि लुगामा पनि अब स्टाइल राम्रो छैन भने नि क्वालिटी राम्रो छ भने त यसो आफूलाई पनि हुन्छ अब मन पर्छ अन्त अब यसको लुगाको स्टाइल राम्रो नभए पनि क्वालिटी राम्रो रहेछ भन्ने हुन्छ तर अब मलाई चाहिँ के त अब त्यसको चाहिँ अब दुइवटै मन परेन अब न स्टाइल राम्रो थियो न क्वालिटी राम्रो थियो त्यही भएर मलाई चाहिँ अब त्यो चाहिँ अब एक छेउ पनि मन परेन अब त्यस्तो घटिया अब उयसको चाहिँ अब क्वालिटीको चाहिँ मैले अहिलेसम्म चाहिँ कुनै लुगा देखेकी थिइनँ मलाई ठ्याम्मै नै मन परेन